यो जगामा चाहिँ अब धेरै प्रकारको चराहरू देख्न पाइन्छ मलाई मन पर्ने चरा चाहिँ मयूर हो यहाँ चाहिँ अब मयूर भयो रुपी भँगेरा गौँथली सुगा सबै यो परेवा सबै प्रकारको चराहरू देख्नु पाउँछ यहाँ चाहिँ धेरै किसिमको चराहरू आउँछ